हेलो ए प्रनेस सुब्बा भाइ बोलेको हो ए म रजत ठकुरी कि म मतलब यहाँ एनबियूमा म त एउटा रिसर्च स्कलर हो एनबियूमा मैले रिसर्च गर्दैछु कल्चरल डाइभर्सिटी इन दार्जिलिङ टपिक लिएर अनि मलाई मेरो एउटा त्यो पेपरमा चाहिँ मलाई त्यो मिरिक तपाईँ मिरिकको हुनुहुँदो रहेछ नि होइन हजुर अनि मिरिकबाट चाहिँ अब सानोबडे मलाई इन्फर्मेसन चाहिएको थियो यो कल्चरल डाइभर्सिटीको बारेमा अनि मलाई मेरा आफ्ना मेरो साथीले चाहिँ सजेस्ट गर्नु भएको थियो नि त तपाईँको नाम तपाईँलाई निकै याद छ यसको बारेमा भनेर तपाईँलाई मलाई रेफर दिएको थियो अनि तपाईँलाई सोध्नु थियो कि तपाईँ फ्री हुनुहुन्छ अहिले म प्रश्न सोध्नु सक्छु तपाईँलाई ए हजुर होइन त्यो अब तपाईँहरूको गाउँमा हो भने चाहिँ अब तपाईँहरूको गाउँमा हुन्छ होइन मिरिकमा चाहिँ अब तपाईँहरूको कल्चरल डाइभर्सिटी चाहिँ कतिको छ माने अब एउटा नेपाली समुदाय हुन्छ अबबो नेपाली समुदायमा धेरै मतलब डाइभर्सिटीहरू छ मतलब विभिन्नता छ भनेर सोध्नुको थियो अब के कस्तो छ विभिन्नता छ के कस्तो तपाईँहरले उयो गर्नुहुन्छ हजुर त्यसको बारेमा भनिदिनुहोस् नि मलाई

हजुर हजुर हजुर

अनि यहाँ हजुर हजुर हजुर

हजुर अनि यिनीहरूको कल यिनीहरूको मतलब जस्तै जस्तै कि अब चाडबाड होस् होइन खानपान होस् रहनसहन होस् यिनीहरूको बारेमा चाहिँ मलाई इन्फर्मेसन चाहिएको थियो नि भाइ

हजुर हजुर

हजुर

ए हजुर

हजुर मलाई त्यही यति नै चाहिएको थियो अनि म तपाईलाई अब फेरि एकपल्ट म फिल्ड सर्वे मतलब फिल्ड वर्कको लागि पनि छ मेरो कि काम मतलब तपाईँलाई भेट्नै पर्छ होला हो यसको लागि पनि के तपाईँ यसको लागि मतलब फ्री हुनुहुन्छ कि क तपाई के कसरी फ्री हुनुहुन्छ र कहिले तपाईँ फ्री हुनुहुन्छ हो अनि चाहिँ तपाईँ फ्री भएको बेलामा म आउँछु नि तपाईँलाई एकपल्ट मैले इन्फर्म को कतिबेला आएको चाहिँ राम्रो हुन्छ होला अँ मतलब हजुर

हजुर हजुर ए हजुर हजुर ए हुन्छ धेरै धेरै धन्यवाद भाइ तपाईँलाई हुन्छ मलाई या इन्फर्मेसन चाहिएको थियो कि त्यही त मेरो पेपर थियो यहाँ एनबियूमा मेरो त्यो अब यसमा लेख्दैछु नि त भाइ अनि त्यही कोइसन प्रश्नहरू सोध्नु थियो अनि म तपाईँलाई तिम्रो मतलब तिमीलाई कल गर्छु नि ल म भाइ तर तिमीले मलाई भन् भन्नु नि कहिले अब फ्री हुन्छौ हो हुन्छ त्यति बेला म उयो गर्नु नि हुन्छ हुन्छ म तपाईँको हुन्छ राख्छु ल भाइ हुन्छ भाइ हुन्छ हुन्छ भाइ गुड नाइट